ए बहिनी अस्ति एउटा कुरा भनौँ भनेर नि तिमीलाई के अरे माथि त्यो मङ्गलममा छ नि पर दस माइलको छेउमा त्यहाँनिर चाहिँ निक्कै अफरहरू पनि रहेछ हो थुप्रो सामानहरू सारीहरू के अरे सलवार सुटहरू राम्रो राम्रो क्वालिटीको रहेछ कि अन्त तिमीलाई पनि भन्नुको लागि नि मैलेम एउटा सारी ल्याए कि राम्रो रहेछ हौ त्यसको क्वालिटीहरू राम्रो गह्रौँ छ लाउदाम छप्पै मिल्दा रहेछ हो एकदमै राम्रो छ र चाहिँ अलिक सस्तो पनि छ त्यहाँनिर र तिमीलाई पनि भनिराखेको नि गएर त्यहाँ पनि तिमालेम यसो हेरिराख न कस्तो राम्रो लाग्यो हौ मलाई त प्रिन्ट पनि अझै दामी दामी छ अरू पनि कलरको मलाई चाहिँ मनपर्ने कलरको मैले चाहिँ स्काई ब्लूमा ल्याएको छु कि लाइट स्काई ब्लूमा अरू पनि दामी दामी कलरको छ सलवार सुटहरू पनि छ तिमीलेम गयो गयो भने त्यतातिर हेर है निक्कै त्यसमा अफर पनि दिँदैछ मलाई चाहिँ एकदमै राम्रो लाग्यो अरू ठाउँ त महँगो छ नि त्यो खालको साडी त हेर्नु ल गोएर त्यति भन्नुलाई हौ